हेलो दिदी मैले नि हेर्नु होस् न टी सर्ट मगाएको थिएँ कि एउटा मिन्त्राबाट कस्तो राम्रो आयो हो मलाई त कस्तो मन पर्यो त्यो टी सर्ट मेटेरियल पनि राम्रो रहेछ त्यसको अनि त्यो धुँदा पनि कलरहरू गएन अनि तपाईँ पनि मगाउनु होस् मलाई मन पर्यो त्यसको उयो प्रडक्ट एकदम मन पर्यो मिन्त्राको हो त्यो टी सर्ट त अझ राम्रो त्यो कटनको रहेछ कति झन् कटनको पनि तर रङ पनि नजाने कटन नै भए पनि कस्तो राम्रो रहेछ त्यो टी सर्ट तपाईँ पनि मगाउनु होस् अरू धेरै कलर्सहरूमा एभाइलेभल रहेछ त्यो मिन्त्रामा छ मिन्त्रामा रहेछ तपाईँ पनि मिन्त्रा इन्सटल गर्नु होस् अनि त्यहाँको त्यसमा तपाईँलाई लिङ्क पठाउँछु त्यसको थ्रु तपाईँले पनि अर्डर गर्न सक्नु हुन्छ त्यो टिसर्टको मैले मगाएको त लाइट पर्पलमा छ त्यसमा तर कलरहरू मिठो मिठो कलरहरू मिठो मिठो कलरहरू छ अरू पनि धेरैवटा अन्त मैले अरू पनि मेरो बहिनीलाई पनि देखाएको थिएँ उसलाई मन पर्यो हरे प्रडक्ट हो कलर एकदम राम्रो रहेछ हरे अनि त्यसमा मैले मेरो अरू साथीहरूलाई पठाएको थिएँ उनीहरूले पनि अर्डर गरेको छ मिन्त्राबाट तर कलर अर्कै कलरहरूमा उनीहरूलाई सब मन परेको छ त्यही भएर तपाईँलाई पनि मैले सजेस्ट गरेको त्यो मगाउनु होस् तपाईँलाई कस्तो लाग्छ मलाई त एकदम मन परेर चाहिँ मैले तपाईँलाई सजेस्ट गरेको तपाईँ मगाउनु होस् भनेर